म बाइक चलाउनुभन्दा पहिला हेलमेट लगाउँछु ग्लोब्स लगाउँछु अन्त सेफ्टी ग्लासेसहरू लगाउँछु होइन अनि त्यहाँपिछे कुदाउँछु अन्त पेपरहरूको कुरा गर्नु छ भने चाहिँ जस्तो कि म लाइसिन्स बोक्छु आफ्नोसित अन्त बाइकको सबै पेपरहरू कम्प्लिट नै राख्छु पल्युसनको पेपर यस्तोहरू सबै बोकेर नै हिँड्छु सबै सेफ्टीसितै पहिल्यै